खेतमा काम गर्दा एक घन्टा समय बिताउँछु खेति पातीको लागि काम गर्दाखेरि आफ्नै स्वास्थको लागि फाइदा हुन्छ खेति पातिमा काम गर्दाखेरि घामहरूले पसिना निकाल्छ पसिना निकाली सकेपछि शरीरको रोग कष्टहरू दुर हुन्छ त्यही कारण खेतमा काम गर्नु जरूरी छ खेतमा काम गर्दाखेरि खेतमा काम गर्दाखेरि आफ्नो शरीरको एक्सरसाइजहरू हुन्छ त्यही कारण शरीरबाट पसिनाहरू निस्किन्छन् पसिनाहरूबाट हाम्रो रोगहरू जान्छन् त्यही कारण खेती पाति गर्नु फाइदा छ खेतमा काम गर्दाखेरि आफ्नो शरीरलाई एक्सरसाइज भएर जान्छ त्यही कारण म रोजै तीन तीन घन्टा दुई घन्टा खेतमा काम गरेर समय बिताउँछु